भारतमा एकदमै ज्यादा गरिबी बढेको छ म पनि एउटा स्वयं कमानमा काम गर्ने मान्छे हो तेलको भाउ बढेर ग्यासको भाउ बढेर रोपी खानु केही छैन साग सब्जी हुँदैन सुन्तलाहरू भएको पनि मासियो राम्रो काम गरौँ भने त्यसमा पनि घुस लिन्छ यसमा चाहिँ अब सरकारले त गरिदिनु भएको छ जति पनि त्यसमा पनि घुसै लाग्छ यताबाट पनि घुस माग्छ उताबाट पनि घुस माग्छ त्यस्तै हो दुःख छ कसलाई भन्ने के गर्ने साग सब्जी रोप्दा पनि हुँदैन कमानको काम एउटा छ त्यसले के गर्नु पर्ने कसो गर्नु पर्ने त्यही हो गरिबी त्यही हुन्छ गरिबी हाम्रो त नानीहरूलाई राम्रै पढाउनु मन लाग्छ राम्रै खुवाउनु मन लाग्छ पढाएर यो गराउँछु त्यो गराउँछु भन्नु सोच्नु पनि डर लाग्छ जे काममा पनि घुस गर्नुपर्छ यो काम गर भन्यो त्यसमा पनि घुसपेस अर्को काम गऱ्यो त्यसमा पनि घुसपेस त्यही हो गरिबी सरकारले चाहिँ राम्रै गरेको छ त्यत्तिको नेताहरू अब कस्तो हुन्छ के हुन्छ सबैलाई थाहै भएको कुरो हो त्यसले गर्दा चाहिँ कमान काम गर्दिनँ छोड्छु त्यही सोचेर हिँडिरहेछु गरिबीले गर्दाखेरि कहाँदेखि कहाँ पुऱ्याउनु सक्यो कहाँदेखि कहाँ पुऱ्याइसक्नु आँट्यो के गर्नु पर्ने कसो गर्नु पर्ने त्यही हो गरिबी एकदमै ज्यादा बढ्यो